हजुर हाम्रो पश्चिम बङ्गालमा धेरैवटा छात्रवृत्तिहरू छन् जहाँ चाहिँ विद्यार्थीहरूलाई पाएर अनि आफुले चाहेको जस्तो शिक्षा आर्जन गर्न सकिरहेका छन् विद्यार्थीहरूले आफ्नो पढाइको निम्ति धेरैवटा छात्रवृत्तिहरू पाउने गर्दछन् अनि यहाँ महिला विद्यार्थीहरूको निम्ति पनि धेरैवटा योजनाहरू रहेको छ जस्तै कन्याश्री जहाँ कन्याश्री पश्चिम बङ्गाल सरकारद्वारा विद्यार्थीहरूले पाउने गर्छन् यसमा चाहिँ माध्यमिक तहका विद्यार्थीहरूले विशेष गरेर वर्षमा सात सौ सात सय पचास पाउने गर्छन् र पछि गएर जब विद्यार्थीहरू अठार वर्षका हुन्छन् त्यस समय यो कन्याश्री एकैचोटि बढेर गएर पच्चिस हजार पाउने गर्छन् अनि त्यहाँदेखि पछि गएर उच्च शिक्षा उच्च शिक्षाको निम्ति जब विश्वविद्यालयमा भर्ना हुन्छन् तब ती विद्यार्थीहरूले के थ्री अथवा कन्याश्रीको पनि तिनवटा तह हुन्छ जसमा के वान के टु अनि के थ्री अनि विश्वविद्यालय तहका विद्यार्थीहरू अथवा जब स्नाकोत्तर गर्न विद्यार्थीहरू जान्छन् त्यस समय चाहिँ उनीहरूले के थ्री अथवा पैतिस हजार गरेर वर्षमा पाउँछन् र यो एउटा पश्चिम बङ्गाल सरकारले दिनुभएको महत्वपूर्ण उपलब्धि हो